दार्जिलिङ जिल्लामा स्वास्थ्यको व्यवस्था राम्रै छ तर पाहाड भएकोले गर्दाखेरि अब स्वस्थ्य केन्द्रसम्म जानु कतिपय असुविधाहरू छ भनेको जति सब सेन्टरहरू छैन प्राथमिक चिकित्सा सुविधामा अब स्वस्थ्य केन्द्रसम्म पुग्नुको लागि अब बाटो भए तापनि गाडीको बन्दोबस्त त्यस्तो राम्रो हुँदैन कि त पैदल हिँडेर जानुपर्ने हुन्छ कि त भाडामा गाडी लिएर रिजर्भ जानुपर्ने हुन्छ असुविधाहरू चाहिँ छ तर भनेको जस्तो हुनुपर्ने सबै सुविधाहरू चाहिँ छैन